हेलो अङ्कल म प्रणय बोलेको मैले तपाईँलाई गाडी भनेको थिएँ नि हजुर त्यो तपाईँको गाडी साह्रो मैला रहेछ ड्राइभरले खोई केही पनि लाएको छैन यस्तो कोभिडको माहामारीमा मास्कहरू पनि छैन गाडीमा सेनिटाइजरहरू पनि छैन केही छैन के हो यस्तो अन्त खोई मा ड्राइभरलाई मास्क लाउनु भन्दा पनि मान्दैन मास्क पनि छैन ड्राइभरको खोई तपाईँ भन्नुहोस् तपाईँको ड्राइभरलाई